भारतीय शिक्षा प्रणाली आज आएर

धेरै नै प्रगति भएर गएको देखिन्छ धेरै अगाडि धेरै नै अगाडि बढेको देखिन्छ शिक्षा भारतको एउटा शिक्षा प्रणालीमा यसको केही विशेष यो शिक्षा भारतको आहिले जुन बढ्दै गएको शिक्षा अनुसारले चाहिँ अब विशेष विदेशी देशहरूलाई पनि एउटा चुनौती दिँदैछ जुन अहिले भारतको जुन प्रकारको अहिले शिक्षित क्षेत्रमा जुन अघि बढ्दैछ जसले चाहिँ विदेशीहरू एकदमै शिक्षित देशहरू जो अमेरिका अस्ट्रेलिया चाइना जापान जस्तो एकदमै भयङ्कर भयङ्कर देशहरूलाई पनि एउटा चुनौती दिइरहेका छन् भारतका अहिले जुन जल्दो बल्दो शिक्षा प्रणालीले अर धेरै नै अगाडि लगिरहेको म महसुस गर्दछु